मेरो लागि अब मेरो सपना छ एउटा मलाई चाहिँ अब दुबई पेरिसहरू जानु एकदमै ठुलो सपना छ त्यो जग्गाहरू एकदमै राम्रो छ मेरो लागि मलाई त्यो जग्गा पुरा जानु होइन अन्त त्यो जग्गाहरू चाहिँ मेरो लागि एकदमै सपना ठुलो सपना छ त्यो जग्गामा जानु अनि म अब ठुलो भएर चाहिँ त्यो जग्गामा चाहिँ त्यो जग्गाहरू चाहिँ मलाई जानु मन छ